भारतका सबैभन्दा महत्त्वपूर्ण चाड अनि विदाहरू के के हो भन्दाखेरि चाहिँ अब भारतमा भारतमा बसिसकेपछि अब सबै अब आफ्नो आफ्नो जातीय जातीयहरू बसोबासो गरेको कारणले गर्दाखेरि चाहिँ आफ्नो आफ्नो अब पर्व चाडहरू मनाउने गरिन्छ जस्तै अब बिहारी बङ्गालीहरूले अब उनीहरूले अब ईदहरू मनाउँछ जस्तै रक्षा बन्धनहरू उनीहरूले त्यसरी मनाउँछ छट पूजाहरू भयो उनीहरूले आफ्नै तरिकाले अब मनाउँछ अब सबै आफ्नै आफ्नै आफ्नै अब अब मनाउने एउटा विदाहरू छ है त्यही भएको कारणले गर्दाखेरि चाहिँ जस्तै हामी अब क्रिस्टियन क्रिस्टियन धर्म मान्छौँ क्रिस्टियन धर्म मानेको कारणले गर्दाखेरि हामी क्रिसमस पच्चिस डिसम्बर मनाउने गर्छौँ होइन पच्चिस डिसम्बर मनाउँदाखेरि अब अब जस्तै अब हामीलाई खुसी खुसी अब मिल्छ अब घरमा खुसियाली छाउँछ अब टाढो टाढो अब को पाहुनाहरू आउनुहुन्छ है त्यसै हामी पच्चिस डिसम्बर मनाउँछौँ अब जस्तै अब यदि अब हिन्दूहरू भयो हिन्दूहरूले उनीहरू अब उनीहरूको आफ्नै चाडबाड छ अब उनीहरूको अब आफ्नै मनाउने स्टाइल छ अब जस्तै अब उनीहरूले दसैँ तिहार मनाउने गर्छ अब दसैँमा उनीहरू अब रमझम यता उति टिकाटालो हो यसरी मनाइरहेको हामी देख्छौँ होइन जस्तै अब दिवालीमा भैलेनीहरू भयो भाइ टिका हो यस्तोहरू गाई तिहार के के अब उनीहरूको उनीहरूको त्यो अब आफ्नै किसिमको अब यो किसिमको छ अब उनीहरूको रुल अब मनाउने तरिकाहरू अब उनीहरूले त्यसरी मनाउँछ जस्तै अब बुद्धिस्टहरूले अब बुद्धिस्टहरूले अब बुद्ध धर्म मान्नुहुन्छ अब उनीहरूको त्यो आफ्नै आफ्नै अब तरिकाले मनाउनुहुन्छ अब भारतमा अब सबै अब नेपाली उयो बङ्गाली बिहारी अब थुप्रै जातिहरू अब बसोबासो गरेको कारणले गर्दाखेरि अब मनाउने तरिकाहरू पनि आफ्नो आफ्नो अब हिसाबले मनाउने गरेको छ अन्त तर अब हामी यदि अब उनीहरूले इन्भाइट अब अब इन्भिटेसनहरू दिनुभयो भने चाहिँ हामी पनि जाने गरेको छौँ हामी पनि उनीहरूसँग रमाउने गरेको छौँ त्यो होइन कि अब हामी उनीहरूको दसैँमा दिवालीमा अब जानै हुँदैन भन्ने चाहिँ होइन तर अब हामी यदि अब इन्भिटेसन उहाँहरूले दिनुभयो भने चाहिँ हामी चाहिँ जान्छौँ मनाही गर्दैनौँ हामी है